हेलो ए तपाईँ बानिज मेम बोल्नु भएको हो म सृजना राई हो कि हामी म चाहिँ हामी म चाहिँ अनि म चाहिँ मेरो साथीहरू चाहिँ हामीहरू यो कालिम्पोङ घुम्न आउने बिचार छ हो अनि त्यो चाहिँ हाम्रो ट्रिप हुन्छ हामी यो हामी चाहिँ के प्लान गर्ने भनेको हामी कालिम्पोङ घुम्दै हामी बस्दै त्यहाँनेर चार पाँच दिनको लागि आउने विचार थियो त्यही भनेर त्यहाँनेर अब त्यो एरिया त हामीलाई त्यस्तो थाहा छैन कस्तो छ ठाउँ थाहा छैन त्यही भएर तपाईँलाई चाहिँ आलिकति जानाकरी दिनु थियो तपाईँकोबाट हजुर हामी यस्तै अगस्तको फर्स्ट विकतिर आउने प्लान छ कि अन्त हामीहरूलाई आलिकति होटेलको कतातिर हुन्छ बस्ने ठाउँहरू पनि यस्तो भनिदिनु होस् न हजुर हामी त्यहाँनेर हजुर

सिक्किमबाट आउँदै गरेको कि त्यहाँनेर रुमहरू कति कतिवटा एभाइलेबल छ अहिले हजुर हामी दस दसजना म्याक्सिमम् छ होला अनि तपाईँ यदि तपाईँले हामीलाई उयो गरिदिनु अफर गरिदिनु भए तपाईँको पर डे चाहिँ कति चार्ज लाग्छ हजुर ए खाना सानाहरू सबै गरेर पनि त्यति नै हुन्छ ए अलग्गै लिन्छ खानाको चाहिँ ए ए ए होटेलहरूको यहाँ चाहिँ भन्नाले त्यतिकै तपाईँले त्यही हामीलाई हजुर हजुर

त्यो कालिम्पोङमा घुम्ने ठाउँहरू कता कता र कुन चाहिँ कुन छ अहिले हजुर ए हजुर अहिले त त्यसै पनि रेनी सिजन छ गाडीहरू राम्रोसँगले चल्छ हजुर ए हजुर ए हुन्छ हुन्छ बानिज मेम